भाषा बाँचे नै समाज बाँच्छ समाज बाँचिरहँदा संस्कृति बाँच्छ र भाषा नै नहुनु हो त समाज र संस्कृति कसरी बनिने हो यसोसले मैले बोलिरहेको भाषाले मेरो संस्कृति र मेरो पहिचानलाई कसरी प्रभावित गरेको छ भन्ने विषयमा सर्वप्रथम भाषाले पहिचान दिने काम गरेको छ जस्तो कि म नेपाली बोलिरहँदा कोही अनेपाली मानिसले मेरो बोलीलाई वा मेरो भाषालाई सुनेमा उनले मेरो पहिचानलाई केलाउनसक्छ र भन्नसक्छ सायद ऊ त नेपाली रहेछ अनि भारतमा पनि संविधानमा आफ्नो आठौँ अनुसूची अन्तर्गत मान्यता पाएको भाषा रहेको हुँदा यसले वरिपरिमा मात्र नभएर सम्पूर्ण भारतवर्षमा नै यो भाषाले अर्थात् नेपाली भाषाले मेरो पहिचान बोकेको छ कुनै पनि एक ठाउँमा कुनै पनि समयमा र कुनै पनि सहरमा म आफ्नो भाषालाई निर्धक्क बोल्नसक्छु जसले मेरो पहिचानलाई अघि बढाउँछ र संस्कृतिलाई पनि समेट्नुपर्दा भाषा र संस्कृति वास्तवमा साथ साथमा र सँगसँगै बाँच्ने विषयहरू हुन् संस्कृति र भाषा एकाअर्काका पूर्वजहरू हुन् अनि विभिन्न भाषीहरूका विभिन्न संस्कृतिहरू रहे जस्तै नेपालीभाषीमा पनि विभिन्न संस्कार र संस्कृतिहरू छन् जसले गर्दा पनि मानिसमा अर्थात् नेपालीभाषीहरूलाई आफ्नो छुट्टै पहिचान दिलाउन सफल रहेको छ त मेरो संस्कृतिलाई जस्तो कि मेरो संस्कृतिले मलाई दसैँ र तिहारमा देउसी र भैलो खेल्नु सिकाएको छ मेरो संस्कृतिले ठुलोबडालाई आदर गर्न र आफूभन्दा सानोलाई माया गर्नु सिकाएको छ त यी सबै हुँदाहुँदै पनि त्यसलाई बचाइराख्नको निम्ति अर्थात् त्यसलाई एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्ने एउटा माध्यम नै भाषा रहेको हुँदा र यही भाषा नै नभए त मैले पनि मेरा बाबुबाट या मेरा अग्रजबाट मेरा अघिल्लो पुस्ताबाट सिक्ने थिइनँ कि र यही भाषा नै नरहे मैले आउने अघिल्लो पुस्तालाई पनि सिकाउन सक्दिनँ कि भन्ने एउटा प्रश्न सदैव रहन्छ यसोसले भाषा प्रयोगमा बाँच्ने तत्त्व हो अनि जब जब भाषाको प्रयोग भइरहन्छ तब तब भाषा भाषा अजर र अमर भएर बाँचिरहन्छ अनि देशमा विभिन्न भाषाहरू छन् जो प्रतिदिन लुप्त भइरहेका छन् सकिइरहेका छन् किनकि त्यो एकाअर्कामा प्रयोग भइरहेको छैन दैनिक जीवनमा यसोसले भाषाले संस्कृति र पहिचानलाई प्रभाव यसरी पार्छ जसरी कि कुनै पनि अवस्थामा मानिसको जीवनलाई अथवा मानिसलाई कुनै पनि संसारका थोकहरूले प्रभाव पारिरहेका हुन्छन् जस्तो कि ठन्डी वा गर्मीमा मानिसको शरीरमा आउने पसिना अनि ठन्डीमा मानिसको शरीरमा आउने कम्पन जसरी यसले प्रभाव उस मानिसको शरीरलाई पारिरहेको हुन्छ उसरी नै संस्कृति र पहिचानलाई पनि भाषाले कहीँ न कतै कुनै न कुनै र जहीँ कहीँबाट पनि प्रभाव पारिनै रहेको हुन्छ